नेपाली भाषा विश्वकै धनी भाषाहरू मध्येमा एउटा भाषा हो अनि यो भाषाको विशेष्ताहरू जुन कुरोहरू चाहिँ हामी अन्य भाषाहरूमा पाउँदैनौँ ती मध्येमा चाहिँ यो अनुकरणस अनुकरणीय शब्द जति छ त्यसमा हामीले सुनेका कुराहरू भा अनी भाषाको कतिवटा शब्दहरू छ जुन शब्दहरू हामी अरू भाषामा विशेष गरिकन हामी भाषा तुलना गर्दा अङ्ग्रेजी भाषालाई तुलना गर्छौँ अङ्ग्रेजी भाषामा ति शब्दहरू नै छैनन् कतिवटा उपकरणहरू कतिवटा वस्तुहरू जसको नेपाली शब्द नै हामी नेपालीमा जुन शब्द हामी पाउछौँ त्यसको अङ्ग्रेजी शब्द हामीले अहिलेसम्म पाएका छैनौँ अनि त्यसलाई अङ्ग्रेजीमा अर्कै तरिकाले उनीहरूले चलाउने गर्छन् र यो शब्दै सबैकुराहरूलाई हामीले याद गर्दाखेरि चाहिँ नेपाली भाषामा जुन यो हामी एक्सप्रेसन गर्छौँ जुन हामी आफ्नो मनोभावनाहरू हामी व्यक्त गर्छौँ अनि सँगसँगै यो कतिवटा अवस्थाहरूलाई हामी बताउछौँ त्यो शब्दहरू चाहिँ हामी नेपाली भाषामा जुन पाउछौँ त्यो चाहिँ अरू भाषामा छैन भनेर चाहिँ अरू भाषाविद्हरूले पनि यो कुरालाई चाहिँ मानेका छन् अनि बताएका छन् हो यसै कारणले गर्दा हामी हाम्रो भाषाको मि मा चाहिँ घमन्ड गर्छौँ